गुड इभिनिङ हजुर हो त हजुर हजुर हजुर हजुर

ए अब त्यस्तो फेमसमा अब हाम्रो अहिले अब हामी त विशेष गरी हामी है स्वर्गीय हायमनदास राई किराँतलाई लिन्छौँ है उम् अन्त तपाईँले उहाँकै नाम लेख्नु सक्नुहुन्छ उहाँको बारेमा जान्नु सक्नुहुन्छ हजुर हजुर हायमनदास राई किराँत चाहिँ उहाँ चाहिँ गोरुबथानमा अब गोरुबथानमा बस्नुहुन्छ है गोरुबथान माथि बस्नुहुन्थ्यो गोरुबथान माथि टारको निवासी हुनुहुन्थ्यो अरू अरू केही छ तपाईँलाई सोध्नु ए हजुर उहाँको चाहिँ अब एग्जेक्ट मलाई पनि अब अब उहाँको जन्मिने भएको त समयहरू त त्यो मलाई पनि थाह छैन है अब धेरै म पनि पढेको धेरै अलिकति मतलब उहाँको त्यो पढेको अलिक धेरै बिर्सिसकेको छु र उहाँ चाहिँ अब भन्नुपर्दा चाहिँ उहाँ चाहिँ अब वरिष्ठ साहित्यकार हुनुहुन्छ हो अन्त वरिष्ठ साहित्यकार हुनुहुन्छ अन्त उहाँले चाहिँ कविता कथा नाटक निबन्ध अब सबै क्षेत्रमा कलम चलाउनु भएको छ है र उहाँको जुन चाहिँ उहाँले लेख्नु भएको छ त्यसलाई चाहिँ स्नातक है स्नातकोतरहरूको एमएमा पनि उहाँको सिलेबस उहाँले लेखेको पुस्तकहरूलाई चाहिँ समावेश गरेको छ है र त्यसमा चाहिँ अब चौकीदार कथा छ है त्यो चाहिँ एउटा कथा सङ्ग्रह उहाँले त्यो चाहिँ हा पढ्नुपर्छ मास्टर्समा विशेष गरी र उहाँले चाहिँ त्यो चौकीदार कथा चाहिँ अब किन त्यस्तो टपिक लेखेको भन्दा चाहिँ उहाँ खुदैले नै यहाँ मिसन हिल चियाबारीमा चाहिँ चौकीदार गर्नु भएको रहेछ र त्यही कुराले आफूले भोगेका कुराहरूलाई लिएर चाहिँ चौकीदार कथा लेख्नु भएको छ हो र अर्को कुरा चाहिँ उहाँले बुढे अब आफ्नो बुढेसकामा पनि निरन्तर कलम चलाइरहनु भयो किताबहरू लेखि नै रहनु भयो छोड्नु भएन है र उहाँले अब एट्टि टू है बयासी वर्षको उमेरमा पनि उहाँले चाहिँ एमए गर्नु भएको अब उहाँलाई त अब धेरै अब पुरस्कारहरू पनि पाउनु भएको छ उहाँले है आफूले साहित्यप्रति देन दिएकोमा तपाईँले हजुर तपाईँलाई म यस्तो गर्नुहोस् न म अब तपाईँ कहिले अब तपाईँहरू आउनुहुन्छ है म तपाईँलाई यसको अलिकति डेटा कलेक्सन गरेर दिन्छु हो तपाईँले ल हुन्छ वेलकम